अब भनौँ भने म एउटा बुद्धिस्ट धर्मको व्यक्ति हो र मैले चाडबाडतिर अथवा हाम्रो बुद्ध जयन्ती बुद्ध पूर्णिमा भन्छ अनि धेरै जस्तो लोसारहरूतिर हामीले हाम्रो चाहिँ म एउटा मङ पनि हुँ र हामीले तोर्मा भन्छ हो त्यो बनाउनुपर्छ त्यो तोर्मामा चाहिँ हामीले धेरै साङ्गेहरू अथवा भगवानहरूको तोर्मा बनाउनुपर्छ मेन्ली हाम्रो यता हामी चाहिँ दुईवटा अँ हुन्छ हामी चाहिँ इन्भल्भ हुन्छौँ दुईमा अनि मा चाहिँ हाम्रो मेन चाहिँ गुरुको तोर्मा बनाउनुपर्नेछ हामीले गुरुको तोर्मा बनाउनुपर्छ र त्यो गुरुको तोर्मा चाहिँ हामीले रातो रङ लगाउनुपर्छ अनि माथि हामीले घेन पनि गर्नुपर्छ अथवा ठाप लगाउँदा हुन्छ त्यो तोर्मामा तोर्मा भनेको मतलब मूर्तिमा है अनि त्यो मूर्तिमा लगाउँदा हामीले बनाउँदा चाहिँ धेरै हामीलाई राम्रो अनुभव हुन्छ हो त्यो राम्रो अनुभवले चाहिँ हाम्रो जीवनमा धेरै राम्रो प्रभाव पार्छ त्यो अनुभवले बुझ्नुहुँदैछ त त्यो अनुभवले हाम्रो जीवनमा धेरै राम्रो प्रभाव पर्छ त्यही कारण हामीले मूर्तिको भगवानको मूर्ति बनाउनुपर्ने रहेछ र त्यो गुरु रिम्पोछेको मूर्ति बनाउनका लागि चाहिँ धेरै राम्रो हुन्छ त्यो गुरु रिम्पोछेको मूर्ति चाहिँ किन बनाउँछ भन्दाखेरि चाहिँ हाम्रो गुरु रिम्पोछेको पूजा चाहिँ गर्नैपर्ने रहेछ हाम्रो यहाँ अथवा बुद्धिस्टमा है गुरु रिम्पोछे भनेको गुरु रिम्पोछे कस्तो देखिनुहुन्छ भन्दाखेरि कमलको फुलमा बस्न दिएको हुन्छ अन्त त्यसका माथि पेमा पेमा भनेको फुल हुन्छ है कमलको फुल अन्त कमलको फुलमा त दुईवटा हातमा एउटामा धुर्जे हुन्छ वज्र है वज्र अन्त एउटामा त्रिशुल खाडाप भन्छ हाम्रो यता अनि पेन्सु भनेको चाहिँ टोपीहरू लगाएर बस्नुभएको हुन्छ अनि उहाँको चाहिँ तोर्मा बनाउनुपर्ने रहेछ अनि उहाँको तोर्मा बनाउँदाखेरि चाहिँ कस्तो बनाउनुपर्छ हामीलाई तिन तला हुन्छ है एक दुई तिन अनि माथि एउटा छोड्देन होइन माने माने छोड्देन भन्छ त्यस्तो टाइपको एउटा छोड्देन जस्तो बनाएर त्यहाँनिर यस्तो पहिला सिधा काटेर अनि साइडमा काटेर तिनवटा तिनवटा लगाउनुपर्ने रहेछ अनि त्यहाँ घेनहरू गर्नुपर्छ रातो रङ लगाउनुपर्छ गुरु रिम्पोछेको हाम्रो गुरु रिम्पोछेको भयो त्यो त्यो मूर्ति अथवा तोर्मा हामीले त्यसरी बनाउनुपर्छ हो अन्त हामी अर्को चाहिँ हाम्रो भयो त्यहाँदेखिको हामीले सुनमाहरू भयो एकाझोपी सुनमाहरू भन्छ होइन धर्मपल्ला देउताहरूको तोर्मा अथवा मूर्तिहरू बनाउनुपर्छ मूर्तिहरू बनाउँदाखेरि उहाँको जो पत्ला मूर्ति हुन्छ बिचमा महाकाला सुनमा अथवा माने पनि भन्छ त्यस्तोहरूको लगाउनुपर्छ अन्त त्यस्तोहरू लगाएपछि त्यसमा पनि रातै रङ लगाउनुपर्छ अनि त्यसरी नै गर्नुपर्छ अन्त हाम्रो यता डोलमाको डोलमाको भन्छ डोलमा मूर्ति बनाउँदाखेरि चाहिँ हामीले डोलमा डोलमा डोलमाको मूर्तिलाई बनाउँदाखेरि चाहिँ हामीले फर्स्ट सुकाएको हुनुपर्छ बुझ्यौ त डोलमाको मूर्ति चाहिँ हामीले सेतो बनाउनुपर्छ हो डोलमा भनेको चाहिँ हाम्रो एउटा देवी हो तारामा देवी उहाँको मूर्ति बनाउँदा पनि राम्ररी राम्रो शुद्ध भाव मनले विचार गरेर त्यो बनाउनुपर्छ त्यो बनायो भने चाहिँ हामीलाई शान्ति लाग्छ हो अनुभव पनि राम्रो हुन्छ अनि हामीहरूले त्यो मूर्तिहरू बनायो भने हामीलाई शान्ति हुन्छ मूर्तिहरू बनाएर हामीले पूजा गर्छौँ अनि पूजा गरेपछि उहाँहरूको हामीलाई आशीर्वाद थाप्छ र हाम्रो हाम्रो मनमा राम्रो अनुभव प्रकट भएर बस्छ त्यही हामीले भन्दैछौँ र अर्को जुनी पनि राम्रो हुन्छ त्यस्तो डोलमाहरू बनायौँ भने हामीले मूर्तिहरू बनाउँदा पनि मिस्टेक गर्नुभएन राम्रोसँगले बनाउनुपर्यो है अन्त राम्रोसँगले बनाएपछि त हामीलाई राम्रो पनि हुन्छ अन्त हाम्रो असाध्यै राम्रो भएर जान्छ त्यस कारण हामीले राम्रोसँग मूर्तिहरू बनाउनुपर्छ अन्त राम्रोहरू मूर्ति बनाएपछि हामीलाई भगवानहरूले आशीर्वाद दिन्छ त्यसरी हामीले राम्ररी मूर्ति बनाउनुपर्छ भनेर चाहिँ भनिदिन्छु अन्त हामीले मूर्ति बनाएपछि चाहिँ के लाभ हुन्छ भन्दाखेरि चाहिँ जब हामीले मूर्ति बनाउँछ त्यतिखेर त्यो मूर्ति हामीले आफ्नो लासम अथवा भगवानको ठाउँमा राख्छौँ र त्यसलाई पूजा गर्दाखेरि भगवानले चाहिँ हामीलाई आशीर्वाद दिनुहुन्छ त्यस्तो सोचेर चाहिँ हाम्रो मनमा राम्रो अनुभव आफै जागेर उठ्छ र हामीलाई शान्ति भएको आफ्नो घरमा शान्ति भएको अनुभव पनि हुन्छ अन्त यसरी नै हामीले आफ्नो चाडबाड अथवा हाम्रो लोसार बुद्ध पूर्णिमामा चाहिँ यसरी नै हामीले मूर्तिहरू बनाएर राम्ररी पूजा गर्छ ल धन्यवाद